दार्जिलिङ जिल्लामा मुख्य मनोरञ्जनका गतिविधि र मनोरञ्जन बिकल्पहरू नाइटिङ्गल पार्क रक गार्डन जापानिज टेम्पल पद्माजा नाइडु जुलजिकल पार्क बोटनिकल गार्डन बतासे लुप जस्ता ठाउँहरू छन् जहाँ गएर स्थानीय मानिसहरू र पर्यटकहरू दुवै समूहका मानिसहरूले मनोरञ्जन गर्ने गर्छन् हाम्रो छेउछाउमा भएको आयनक्स सिनेमा हल छन् जसमा भित्र तिनवटा थिएटर छ अनि हाम्रो चलचित्र हेर्न जाँदा एकजनाको टिकटको दाम दुई सय रुपियाँ लाग्छ अनि जब हामी नाइटिङ्गल पार्क घुम्न जान्छौँ त्यहाँ पस्दा प्रत्येक एकजनाको टिकटको दाम तिस रुपियाँ लिने गर्छन् त्यसै गरी तल रक गार्डनभित्र पसेको एकजनाको टिकटको दाम पचास रुपियाँ हो अनि हाम्रो चिडियाखानाको एक एकजना टिकटको दाम पचास रुपियाँ हो